हेलो गुड आफ्टरनुन भूमिका म्याम हजुर के गर्नु हुँदैछ हजुर कता लाने नानीहरूलाई पिकनिकमा चाहिँ अनि हजुर ठिक छ त त्यहाँ लानु पनि नानीहरूको नानीहरूको बाट त कम्ती कम्ती नै उठाउनु पर्ला है

हजुर हजुर नानीहरूकोबटा टु हन्ड्रेड उठाउँदा ठिकै हुन्छ हजुर खानाहरू त्यहीँ बनाउनु पर्छ हजुर त्यहीँ बनाएरै फ्रेस फ्रेस पनि हुन्छ हजुर हजुर त्यहीँ लगेर फ्रेस पनि हुन्छ त्यति बेलै नानीहरू मज्जाले हुन्छ नि स्कुलबाट लाँदा चाहिँ स्कुल ड्रेसमै लानु पर्ला जस्तो छ है हजुर हजुर फाल्टो ड्रेसमा लग्यो भने नि ठिकै हो कुरा त इन्जोय गर्नु पाउँछ नानीहरूले नि फाल्टो ड्रेसमा लग्यो भने त्यो चाहिँ नानीहरूलाई नै सोधेर भन्नु गर्नुपर्छ होला हौ उनीहरूलाई के मनपर्छ होला अब होइन

हजुर पनिरहरू त्यस्तै होला नि

हजुर त्यस्तै लाँदा हुन्छ